हेलो हजुर को होला बोल्नुहोस् नमस्कार हजुर भन्नुहोस् हजुर हजुर भनेको छ अँ भन्नुहोस् न हजुर हजुर भन्नुहोस् हजुर हजुर हजुर अच्छा सुन्नुहोस् न तपाईँको यो फर्स्ट युनिट एक्जामिनेसन हाम्रो फर्स्ट टर्म भएको हो हो र तपाईँको नानी अब क्लास फोरमा पढ्दैछ र नानीको यसो त्यो सबै पर्फर्मेन्सहरू हेर्दा अनि नानीको सबै राम्रै छ प्रायः ल्याङ्ग्वेजमा अलिकति अलिकति नानी विक सँगसँगै अलिकति म्याथमेटिक्समा चाहिँ नानी अलिकति तपाईँको नानी अलिकति विक माने कमजोरी छ र यो विषयमा चाहिँ अब विशेष गरी हामी स्कुल पक्षले त अब हामी यहाँ हर दिन गाइड गर्ने काम त गरिरखेको छौँ अब यसमा चाहिँ तपाईँहरू अब गार्जियन पक्षबाट पनि अब अभिभावक पक्षबाट पनि तपाईँहरूले चाहिँ घरमा यसो नानीलाई समय समयमा गाइड गरिदिनु पर्छ भन्ने चाहिँ हाम्रो स्कुल पक्षबाट चाहिँ तपाईँहरूलाई हजुर अँ ट्युसन पनि गर्नु सक्नुहुन्छ सँगसँगै तपाईँहरूले घरमा पनि अझै नानीलाई चाहिँ अलिकति बिहान बेलुका बिहान बेलुका चाहिँ हजुर हजुर भन्नुहोस् न हजुर अँ नानीको त्यो स्कुलमा त नानीको क्यारेक्टरहरू त प्रायः एकदमै तपाईँको नानी त एटलिस्ट अरूभन्दा चाहिँ धेरै नै एक्टिभ छ अनि अब खेलकुदमा पनि अलिकति धेरै नै अनि राम्रो छ अनि साफसुग्घर पनि प्राय तपाईँको नानीले अब अरूको भन्दा चाहिँ एकदमै टाइडी ड्रेसमा नै हामी देख्छौँ हजुर हजुर विशेष गरेर अहिले चाहिँ प्रायः नानीहरू आफ्नो मातृभाषापट्टि चाहिँ याद गर्दैन त यो मातृभाषामा चाहिँ अलिकति हाम्रो नानीहरूले ध्यान दिँदैन अलिकति ध्यान नदिएपछि नानीहरू त्यही हो अब कमजोरीमा कमजोरी भइहाल्छ अहिले चाहिँ प्रायः नानीहरू एकदम ल्याङ्ग्वेजमा आफ्नो मातृभाषामा नै एकदमै विशेष उनीहरूको ध्यान नै जाँदैन र यिनीहरू यसमा बिगारिहाल्छ क्या अन्त अब हजुर हजुर एकदम ठिकै छ र हुन्छ नि अब फेरि पनि हाम्रो एउटा सेकेन्ड हामी तपाईँहरूलाई चाँडो नै अब गार्जियन मिटिङमा डाक्छौँ त्यतिबेला सबै कुराहरू हामी तपाईँहरूलाई भन्छौँ नि हामी चाँडै बोलाउँछौँ नि तपाईँहरूलाई हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ